मलाई चाहिँ अहिलेसम्म राम्रो यस लागेको विज्ञापनहरू मध्ये यु ट्युब हो युट्युबमा अन्त अहिले धेरै राम्रो राम्रो फिचर छ जसमा न्युजहरू भयो अहिले वर्तमानमा त्यसमा जति ऊ यस भइरहेछ होइन देशमा भइरहेको कुराहरूको अहिले जानकारी राख्ने जस्तै मिडियाहरू भयो टिभी मिडियाहरू भयो त्यसमा भन्दा चाहिँ मैले जहाँसम्म राम्रो लाग्ने एउटा ऊ यस मिडिया मिडियाको यो राम्रो भूमिका मैले त्यसको राम्रो सोर्स चाहिँ युट्युबबाट पाएको छु त्यसबाहेक अरू अरू पनि मैले मन परेको ऊ यसहरूमा नलेजेबल कुराहरू जस्तै जस्तै कुनै पनि कुराहरू भयो जु जुनै कुराहरू भयो जो ऐतिहासिकदेखि लिएर अब हरएक कुराको इतिहास भूगोल जति पनि छ त्यो सबैको अहिले अहिले एउटा ऊ यस गर्ने माध्यम चाहिँ अहिले मलाई यु ट्युब लागेको छ